ओ हेर न एउटा साडी किनेको थिएँ कि यहाँ हेर त ओअनिता म दामी दामी सम्झेर किने कि हेर्दा चाहिँ सिसामा यस्तो दामी सजाएको हो राम्रो न राम्रो देखेँ एकताल लगाएँ होइन लगाएर चाहिँ धुनु भनेको त कलरसलर सब रङ गएर त हेर्नु नि लुगा चाउरी परेर हर्नु त उयो कपडा के अरे उयो भन्नेमा समाउने जस्तै भइरहेको छ अब फर्काउनु पनि मिल्दैन हो यस्तो घिनलाग्दो यस्तो खाले लुगा त जिन्दगीमा नकिन्नु रहेछ है हेर्दाको स्टाइल मात्रै रहेछ अब चाहिँ लुगा चाहिँ मजाले पानी बोक्नुपर्ने रहेछ त्यो ती नै माडेर निचारेर कि चाहिँ किन्यो भने मात्रै सिसाको लुगाहरू पट्याएर राखेको लुगाहरू चाहिँ किन्नु चाहिँ हुँदैन रहेछ यस्तो घिनलाग्दो परेछ मलाई त यो बित्थै मेरो पैसाको खेरा मात्रै गयो तिमीहरू पनि साडी किन्यो भने चाहिँ मजाको हेरेर किन्नु है त्यो सिसा भित्र पट्याएको झिलिक्क हेर्दा चाहिँ नकिन्नु म त एकदमै फँसिए नि यो पाली त सधैँको जस्तो सम्झेर किने हो डरलाग्दो फँसियो पैसा मात्रै व्यर्थ्यै गयो व्यर्थ्यै अबदेखि त्यो दोकानेलाई चाहिँ नि म भेटेँ भने भन्छु दुई चार शब्द चाहिँ यस्तो खालको चाहिँ नबेच्नु ल जिन्दगीमा चाहिँ लुगा चाहिँ अलिक राम्रो बेच्नु दाम लिएँ पछि भनेर चाहिँ नि यस्तो भन्छु भन्न चाहिँ सोचिरहेको छु मैले भन्छु भनेर अब कहिले बजार गएँ भने त्यो दोकानेलाई चाहिँ म मजाले भन्छु भन्नु चाहिँ